यहाँ टुरिस्टहरू आउँछ र मलाई एकदिन सोध्यो कि यहाँ राम्रो राम्रो दृश्यहरू कहाँ के देख्नु पाइन्छ त्यसपिछे मैले भनेँ यहाँ सबभन्दा राम्रो टाइगर हिल त्यहाँबाट सूर्य उदय र कञ्चनजङ्घाको राम्रो दृश्य देख्न पाउँछ त्यसपछि हामी अलिक तल आउँदा घुममा एसियाको सबसे हाइटमा भएको रेलवे स्टेसन छ र त्यसपछि मैले बतासे लुपको दृश्य देखाएँ उनीहरू त्यो देखेर अचम्भ मान्यो र भन्यो यो हाम्रो प्लेन साइडमा छैन र मैले अझै तल लगेर रक गार्डन र चियाबारीहरूको बगानहरू देखाइदिएँ